मो बागवनी घरको प्राङ्गण र छतमा दुवैमा लगाउने गर्छु किनभने प्राङ्गणमा किन लगाउँछु भने जब म उठ्छु र उठ्ने बित्तिकै मलाई घरमा वरिपरी फुल फुलिरहेको अथवा फुल देखे भने मेरो दिनै खुसी हुन्छ त्यसैले गर्दा मेरो आँखाको अगाडि मो फुलहरू राख्न चाहन्छु र छतमा किन राख्नु चाहन्छु भन्दा छतमा जब फुलहरू फुलिरहेका हुन्छन् घरको सुन्दरता बढाउँछ त्यति मात्र नभएर बिहानको घामको किरणमा त्यो फुलहरू पऱ्यो भने फुलहरू फस्टाएर जान्छ र जब मो थाकेर आउँछु त्यतिखेर म छतमा गएर शुद्ध हावासँगसँगै म आनन्द त्यो फुलको गन्धहरूमा रमाउने गर्छु जसले गर्दा मो थाकिरहेको छु भने पनि म आनन्द प्राप्त गर्छु त्यसैले गर्दा म घरको बागवनी घरको प्राङ्गणमा साथै छतमा पनि लगाउने गर्छु